छ जुलाई दुई हजार दस सात जुन दुई हजार बिस आठ डिसेम्बर दुई हजार चार दस फब्रुअरी दुई हजार छ बाह्र अक्टोबर दुई हजार नौ